दार्जिलिङ जिल्ला जिल्लामा धेरैवटा स्वास्थ्य सेवा उपलब्धहरू छन् धेरै मात्रामा धेरै छ जहाँ जहाँ सानोसानो क्लिनिकहरू फार्मासीहरू स्वास्थ्यको लागि धेरै नै सुविधा छ जति बेला हाम्रो यहाँनिर कोभिड भयो त्यति बेला स्वास्थ्य सेवाले हामीलाई धेरै नै सुविधा दिनुभएको छ गाउँ घरमा बिमारी हुँदादेखि लिएर हामीलाई भ्याक्सिनको लागि बहुत सुविधा दिनुभएको छ हामीलाई यो तिनवटा भ्याक्सिन लगाउनु पर्ने थियो त्यो समयमा उहाँले समय दिनुभएको थियो त्यो डेट दिनुभएको थियो एक ठाउँ नभए अर्को ठाउँमा चम्पासरीदेखि लिएर सालबारी सुकना सबै जग्गातिर उहाँहरूले क्याम्प राखिदिनु भएको थियो डेट दिनुभएको थियो त्यहाँ गएर हामीले आफ्नो टाइम निकालेर घरको प्रत्येक परिवारलाई भ्याक्सिन लगाउन सक्यौँ साथै सिटिजन जो ओल्ड एज हुनुहुन्थ्यो उहाँहरूको लागि एक्स्ट्रा दिनुभएको थियो लाइन लागेर भए पनि उहाँहरूले दिनरात खटेर आफूलाई कोभिडको कुनै ध्यान नलागाइकन स्वास्थ्य सेवाहरूले यसको कोभिडको समयमा हामीलाई धेरै सुविधा र आफ्नो ज्यान गुमाएर भएपनि पब्लिकको लागि धेरै हामीलाई हाम्रो लागि काम गर्नु भएको छ उहाँहरूले किनकि त्यति बेला बाहिर निस्कनु सकिँदैन थियो जो हुनुहुन्थ्यो उहाँहरू नै हुनुहुन्थ्यो जसले हामीलाई सहायता गर्नुभयो जो स्वास्थ्य सहकर्मीहरूले नै हाम्रो लागि बहुत समय दिएर उहाँहरूको आफ्नो ज्यानको माया नगरिकन यसको सविधा दिनुभएको छ त्यसैले हामीलाई स्वास्थ्य सेवाको दार्जिलिङ जिल्लामा क्लिनिकदेखि लिएर फार्मासीसम्म स्वास्थ्य केन्द्रहरूले हाम्रो लागि धेरै नै सोची सम्झी गरेर बचाएर राक्नुभएको छ हामी यो महामारीबाट धेरै बाच्यौँ